हेलो ओई अनिसा के गर्दैछस् ए म पनि बसिरहेको छु ठिकै छस् अन्त ए अँ म पनि ठिकै छु कता छस् घरमै छेस् कि बरपेनमा छस् ए समर भेकेसनको छुट्टी भएको ए कहिले लाग्छ अन्त ए पन्ध्र तारिख

मजा होला है घरमा अँ म फ्राइडेतिर आउँछु होला हौ म अनि सबैजना ठिकै हुनुहुन्छ घरमा ए यहाँ सुन् न मैले एउटा स्वेटर किनेको थिएँ कि स्नो वाइटबाट ए कस्तो छ भनेको कस्तो भन्नु हौ तँलाई उयो बु मतलब के हुन्छ बुनेको टाइपको हुन्छ नि हातले त्यस्तो छ के अँ अँ अँ त्यो सपनाले किनेको जस्तो तर त्यस्तै चाहिँ होइन त्यस्तै टाइपको ब्यागी टाइपमा छ कि अँ विन्टरमा अँ विन्टरमा हुन्थ्यो अहिले चाहिँ सेलमा निकालेको रहेछ नि त अन्त पन्ध्र सौको चाहिँ आठ सौमा सेलमा दिँदैरहेछ हो अनि हामी साथीहरू गएको थियो नि त अँ त्यहाँबटा मैले एउटा किने होइन कलर भनेको कलर कस्तो ब्राउन लाइट ब्राउनमा छ के अँ अँ अँ त्यस्तै त्यस्तै छ अँ अँ क्वालिटीहरू पनि राम्रै छ अँ राम्रो छ मैले घरमा आएरपनि ट्राई गरेको थिएँ कि ठिकै लाग्यो साथीलाई पनि मनपर्यो अरे हो

अन्त उसले पनि किन्छु भन्दै थियो भोलिपर्सी उम् उम् त्यस्तै टाइपको त्यस्तै टाइपको होइन अर्कै खालके सेलमै लागिरहेको छ नि त विन्टरमा लाउने खालके नै भोलिपर्सी प्लेसमेन्ट पाए पछि अब उता जानको लागि अब जाडोमा लाउनु अँ अब कस्तो हुन्छ जग्गा थाहै भएन अब के थाहा नि अब गरम जाडो पनि हुनसक्छ अँ त्यसैले किनिरहेको नि अँ दुई महिना ट्रेनिङ त्यापिछे प्लेसमेन्ट पठाउँछ नि कहाँ भनेको मैले अस्ति भनेको थिए त हौ अनि मुम्बई भनेर अँ त्यसपिछे त कति छ सात महिनामा आउँछु होला अँ अँ स्नो वाइटबाट किनेको भन्छु झन् तँ पनि किन्छस् किन्न अन्त किन्ने भए सस्तो सेलमा छ आठ सौमा भोलिपर्सी विन्टरमा त झन् कस्तो महँगो पर्छ त्यही स्वेटर अँ बाक्लो छ नि किनिराख पैसा छ भने अँ आइज न अन्त हेरौ न अन्त गएर ल मेरो साथीले पनि किन्छु भन्दैछ तँ पनि किन अलिक दुईवटा दुईवटा किन्यो भने के थाहा ना घटाइ दिन्छ कि फेरि तर सेलमा लागेको त घटाउँदैन नि

ल आइज न ल हेर्न जानुपर्छ के थाहा सात सौमा पो लाग्छ कि सेल अँ दुईजानै किन न अन्त साथी र तँ नै कलर त के भन्छस् दामी दामी छ नि कलर तर मलाई त्यही मनपर्यो त्यही किने हो तँ अर्कै कलरमा किन्न अन्त दामी दामी छ ल आएको बेलामा भन् न अँ ल राखेँ ल लेख्दै होला तँ पनि पढ ल आएको बेलामा भन् न ल साथी तँ म सँगै जानुपर्छ त्यहाँनिर स्नो वाइट लुगा किन्नु ल ल ल ल राखेँ ल